हेलो हजुर हजुर हजुर हजुर हजुर अहिले

हजुर अहिले नि हजुर त्यो मरम्मती हुँदैछ बनाएको छ मसिनो बिरुवाको राख्ने हो अनि राखेको छ मसिनो बिरुवा छ अन्त गोदावरी त दसैँ तिहारको लागि त अब त्यो बारीको काबोमा निकै अग्लो अग्लो भएको छ हो अन्त मेरोमा कि अँ अर्किड फुल अँ सयपत्रीको हजुर अँ ए हजुर हजुर अँ त्यो अनि छ अँ छ नि छ नि हजुर हो हो पर्प छ नि पर्पल छ रातो छ रातो रातो हल्का रातो छ पर्पल छ सेतो छ पहेँलो छ थुप्रो खाल्के छ घरमा कि त्यहाँनिर राखेको छ मेरो मेरो दोकान त्यहाँनिर अन्त फुलहरू छ थुप्रो छ फूलहरू थुप्रो भेराइटिज फुलहरू छ अन्त मेरो मेरो छोराले गर्छ त्यो सबै होइन र पनि म तपाईँ जति मेरो कस्टमरहरू आउँछ मलाई नै भेट्छु भन्छ होइन अन्त मै दिन्छु तपाईँलाई के के चाहिएको छै हजुर हजुर हजुर त्यही त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अँ छ त त्यो छ जवाकुसुमहरू छ कि अँ यसो गरौँ कि अन्त मेरो अहिले ऊ त्यहाँ दोकानबाट कल आएछ म दोकान गइहाल्नु पऱ्यो कि मेरो फुलको लागि आएछ कस्टमर म राख्दैछु म भेटौँ न आउनु न दोकानमा ल भाइ हुन्छ हुन्छ हुन्छ राखिदिएको छु हुन्छ हुन्छ हुन्छ